मैले चाहिँ एउटा स्वेटर किनेको थिएँ दोकानमा गएर अनि त्यो स्वेटरको दाम चाहिँ परेको थियो मलाई तिन हजार रुपियाँ जस्तो तर अब क्वालिटी चाहिँ एकदम खत्तम अब राम्रै नभएको अब लगाएर किनेर नभनेको पनि एक हप्ता दुई हप्तामा यसको कलरसलर गएर अनि अब धुँदा पनि यसको डल्लै कलर गयो अनि राम्रो पनि थिएन राम्रो खाले क्वालिटीको पनि थिएन अनि त्यही भएर चाहिँ अब राम्रो थिएन यो ज्याकेटहरू अन्त मैले स्वेटर अब यो स्वेटर किन्दा चाहिँ अब के भयो भन्दा चाहिँ अब यो नराम्रो भएर चाहिँ अब मैले चाहिँ त्यही अब लगाइनँ एक दुई दिन लगाएँ अन्त एक दुई दिन लगाएर त मैले त्यत्तिकै छोडिदिएँ अनि मलाई त राम्रो भनेको किनेको थिएँ तर राम्रै थिएन रहेछ तर यो चाहिँ स्वेटरको चाहिँ अब क्वालिटी पनि राम्रो थिएन प्राइस मात्रै ज्यादा पर्यो अनि यो प्रडक्ट पनि राम्रो लागेन मलाई अनि राम्रो थियो सबै तर राम्रो थिएन अनि नराम्रो लाग्यो मलाई त्यहाँदेखि यो स्वेटर चाहिँ अब किन्न भन्दा नकिनेकै बेस लाग्यो मलाई कि भन्दा चाहिँ अब यसको क्वालिटी पनि राम्रो थिएन अनि यसको प्राइस मात्रै ज्यादा पर्यो अनि राम्रो पनि लागेन मलाई राम्रो क्वालिटी पनि थिएन अनि त्यति नै त्यही त राम्रो पनि थिएन